हेलो बैनी तिमीले अस्ति त्यो मेरो साडी देखेर नि म पनि किन्छु भन्नुहुँदै थियो नि त्यो साडी चाहिँ मैले नि नक्सलबारीको महालक्ष्मी स्टोरबाट लिएको हो कि राम्रो राम्रो क्वालिटीको छ तिमीले त्यहीँ मात्रै किन्नुपर्छ भन्ने पनि छैन त्यही कलरको हो अरू अरू कलरको पनि हलौँ अरू अरू क्वालिटीकोहरू पनि छ त्यहाँनिर साह्रै राम्रो पाउँछ क्या त्यहाँ साडीहरू थुप्रोले लिइसकेको छ त्यहाँबाट साडी अन्त तिमी पनि अब अस्ति मसँग कुरा गर्दै थियौ लिन्छौ भनेदेखि नक्सलबारीको त्यो महालक्ष्मी स्टोरमा जानु ल त्यहीँ राम्रो राम्रो पाउँछ तिम्रो अरू साथीहरूलाई पनि भन्नु हो अलिकति कन्सेसनहरू पनि गरिदिन्छ त्यहाँ दुई चारवटा लियो भनेदेखि चिनाजाना मान्छे हो राम्रो छ क्या त्यो स्टोरको मालिकहरू एकदमै राम्रोहरू छ गएर लिनु नि ल बात गरेर